हेलो यो मायालु रेस्ट्रुरेन्ट हो मेरो नानीको घरमा बर्थडे छ तपाईँहरूको रेस्ट्रुरेन्टमा के के खानाहरू पाइन्छ के पाइन्छ केक पिज्जाहरू अरू के के पाइन्छ कोल्ड ड्रिङ्क्सहरू नानीको बर्थडेको लागि खाने कुरा अलिक राम्रो राम्रोहरू मलाई चाहिएको छ दुईवटा कोल्ड ड्रिङ्क्सहरू चाहिएको छ दुईवटा पिज्जा पनि चाहिएको छ मेरो नानीको बर्थडेको लागि एउटा केक पनि चाहिएको छ कुम कुमुदिनी स्कुलको मुनि फतफते गोलाइ एड्रेस हो मेरो चार बजी ल्याइदिनुहोस् न हुन्छ मलाई चार बजी बर्थडेको लागि